हुन्छ मेरो परिवारमा चाहिँ हामी आमा बुवा अनि मेरो दाजु भाइ दाजु बहिनी र मेरो दाजुहरू छन् है मेरो परिवारमा चाहिँ एकदम हामी चाहिँ एकदम मिलेर बस्छौँ परिवार एउटा परिवारको कसरी डेफिनेसन दिनु है परिवार एकदम हामी चाहिँ एकता प्रेम शान्तिमा मिल्ने कोसिस गरिरहेका हुन्छौँ धेरै धेरै समय हुन्छ त्यो समय जहाँ चाहिँ हामी हुन्छ नि अब झगडाहरू पर्ने झगडा पर्छौँ रिसारिस गर्छौँ मन दुखाउँछौँ रुन्छौँ त्यो हुँदाखेरि चाहिँ एउटा बोन्ड हुँदोरहेछ के एउटा जुन रिलेसन बनिन्छ एउटा एकअर्कामाझ त्यो बोन्ड चाहिँ एकदम न टुटिने बोन्ड हुँदोरहेछ त्यो हुदाँखेरि चाहिँ हामी चाहिँ एकदम कुनै बेला झगडा परिहाल्यो भने भए पनि कुनै बेला मन दुखाइहाले भए पनि ती सबैलाई सम्झौता गरी ती सबैलाई सरी भनेर अब हाम्रो दाजु भाइमा चाहिँ त्यसरी चल्छ है परिवारमा पनि आमा आपा एकदम आमा बाबा एकदमै मिलनसार हुनुहुन्छ एकदम हँसिलो हुनुहुन्छ अनि चाहेको बेला कराई पनि हाल्नुहुन्छ नचाहेको बेला एकदम के भन्छ जिस्काएर एउटा मुड अफ छ भने पनि के भयो कसो भयो हामी एकदम टेन्सनहरू छ भने पनि ती सबैमा पनि अब सोधेर जिस्काएर जिस्काएर हुन्छ नि अब हाम्रो हामीलाई चाहिँ एउटा उयो गर्ने कोसिस गर्छ खुसी राख्ने कोसिस गर्छ बाबाले चाहिँ कहिले पनि हामीलाई अब उहाँको दुःख चाहिँ सेयर गर्नुहुँदैन तर हामीले देखिरहेका हुन्छौँ कति काम गर्नुहुन्छ कति हार्डवर्क गर्नुहुन्छ है आमाले पनि कति हार्डवर्क गर्नुहुन्छ हाम्रो लागि कति सोच्नुहुन्छ धेरै हामीभन्दा धेरै नै अब उनीहरूले चाहिँ ठुल्ठुलो सपनाहरू राखेका हुन्छन् हाम्रो लागि तर अब हामी पनि प्रयास गरिरहेका छौँ पढिरहेका छौँ होइन पढिरहेका छौँ आफ्नो कर्त्तव्यहरू निभाउने कोसिस गरिरहेका छौँ साथी भाइहरूसँग हिँड्दाखेरि पनि अब तपाईँले प्रश्न राख्नु भए जस्तै साथी भाइहरूसँग हिँड्दा पनि अब धेरैचोटि अब नराम्रो सङ्गतमा परिन्छ होइन नराम्रो सङ्गतमा पर्दाखेरि अब परिवारमा अशान्ति हुने कोसिस अशान्ति हुने अब सम्भावना हुन्छ है धेरैपल्ट अब साथीहरूसँग हिँड्दाखेरि मदपानहरूमा यसरी ढल्केर नराम्रो सङ्गत परिपठाउछौँ तर भए पनि अब धेरै समय अब ती सबैलाई अब सम्झौतामै नै हामी चाहिँ अगाडि बढाउछौँ है अब त्यो समय हुन्छ जब अब दुःखको समयमा दुःखै पर्छ हाँस्नुको हाँसोको बेला हँसाइ नै पर्छ है अनि त्यसो हुँदाखेरि चाहिँ हामी चाहिँ अब एक त अब परिवारमा चाहिँ हामी मिलेर बस्ने कोसिस गर्छौँ होइन जस्तै भए भए पनि जस्तै कठिनाईहरू भए भए पनि अब परिवारमा चाहिँ बाबा आमासँग मिलेर बस्नु अब दाजु भाइहरूसँग मिलेर बस्नु हामी कोही बेला चाहिँ अब परिवार नै फेमिली टुरमा जान्छौँ है कतातिर घुम्नु जान्छौँ यो हुँदाखेरि चाहिँ अब झन् रिलेसनसिप चाहिँ हाम्रो झन् बढेर जाँदो रहेछ है स्ट्रङ भएर जाँदो रहेछ जुन हाम्रो रिलेसन हुन्छ त्यो चाहिँ एकदम राम्रो भएर जाँदो रहेछ परिवारमा घुम्न जान्छौँ अनि टाइम पाए भने यसो घुमघाम कतानिर गएर के भन्छ राम्रो ठाउँहरू घुम्नु गएर यस्तोहरू गर्ने कोसिस गर्छौँ